हेलो हजुर भन्नुहोस् हजुर योगा सिकाउनुहुन्छ हेल्थ फिट्नेसको जस्तै अब मोटो छ भने अलिक वेट लुज गर्ने फिट्नेसको लागि ए हजुर हजुर सबैको लागि छ हजुर बिहान बिहान हजुर बिहान छ बजीदेखिको बेलुका यस्तै छ बजी बाह्र घन्टा छ बाह्र घन्टा खुला हुन्छ हजुर हजुर हजुर यसको फिस हेरेर छ हेरी हेरी छ के बिमार कस्तो के छ हो आफ्नो आफ्नो बिमार अब हेरेर कति टाइम के हो त्यो हेरेर छ टाइम मेन्टेन गरेर हेलो भन्नुहोस् तपाईँ पनि जोइन गर्नुहुन्छ हेलो हजुर बुझिनँ मैले एडमिसन तपाईँको पच्चिस सौ छ एडमिसन फर्म भर्नुपर्छ एडमिसन पच्चिस सौ छ त्यहाँदेखिको तपाईँले जोइन गर्नुभयो भने अब महिना एक महिना गर्नुहुन्छ या तिन महिना छ महिना त्यस्तो हेरेर छ कोर्स कोर्स छ हजुर तपाईँले कोर्स कम्प्लिट गर्नु हजुर एक घन्टा हजुर हजुर आउनुहोस् तपाईँ यहाँनिर के भन्छ सुन्नुहोस् एड्रेस एड्रेस म